हाम्रो क्षेत्रमा परम्परागत खेल भन्दा दसैँ तिहारको छेउ आउँदाखेरि रोटेपिङ चाहिँ जुन चाहिँ बाँसको पिङ बनाएर हामी सबै नै खेल्ने गर्छौँ र पर्यटकहरूले पनि त्यो खेल खेलेको मैले देखेको छु र उनीहरूले पनि जान्न चाहन्छन् अनि त्यस्तै कुरा गर्नु पर्दा कुनै खेलकुद कार्यक्रमहरू जस्तै हाम्रो क्षेत्रमा सबैभन्दा बेसी खेलिने खेलकुद भनेकै अब देखिरहँदाखेरि फुटबल नै हो त्यसै कारण वर्षमा एकपल्ट हाम्रै क्षेत्रको नजिकैको ग्राउन्डमा एकपल्ट फ वर्षमा एकताल फुटबल टुर्नामेन्ट चाहिँ हुने गर्दछ